हाम्रो राज्यभरि है राज्यभरि भन्दामा चाहिँ हाम्रो वेस्ट बेङ्गोल वेस्ट बेङ्गोलमा चाहिँ प्रायः जस्तो नै हामी सबैजनाले चाहिँ नेपाली बोल्ने गर्छौँ है किनभने हामी यहाँ वेस्ट बेङ्गोलमा रहेको दार्जिलिङ कालिम्पोङ क्षेत्रमा चाहिँ प्रायः जस्तो नै नेपाली भाइ दाजु बहिनीहरू रहेको देखिरहेको छ होइन सो सबैजनाले नै नेपाली नै बोल्ने गर्छ अनि अरू ठाउँबाट आएको हरेकजना व्यक्तिहरूले पनि नेपालीमै बोल्ने गर्छ विशेष गरी कालिम्पोङ दार्जिलिङ सिलगढीमा चाहिँ प्रायः जस्तोले नै नेपाली भाषा चाहिँ धेरै नै बोलिरहेको हामी देख्छौँ है यो भाषा चाहिँ सिक्नुको लागि पनि एकदमै सजिलो नै रहेको छ किनभने भाषा सिक्नुको लागि चाहिँ कुनै ट्रेनिङ कोर्सहरू पनि लिनु पर्ने जस्तो आवश्यकता छ जस्तो चाहिँ लाग्दैन किनभने हामीले देखी नै रहेका छौँ है अरू विभिन्न राज्यबाट हाम्रो राज्यमा आएर है सो नेपालीमै बोल्ने गरेको देखेको छौँ धेरै छिटो सिक् सिकेर है धेरै छिटो सिकेर हाम्रो नेपाली भाषामा नै हाम्रो हाम्रो भाषामा नै बोलिरहेका हामीले देखिरहेका छौँ सो भाषा चाहिँ हाम्रो नेपाली भाषा चाहिँ एकदमै प्राथमिक दिनु पर्ने पनि रहिरहेको छ किनभने अहिलेको समयमा हाम्रो जेनेरेसनमा प्रायः जति नै हाम्रो जेनेरेसनको नानीहरूले चाहिँ नेपाली भाषा नेपाली भाषामा बोल्दाखेरि चाहिँ छ्या कस्तो खालको इङ्ग्लिसहरू बोल्नु पनि नजान्ने भन्ने खालको सबैजनाले त्यो खालको नजरमा हेर्छ तर हामी कसैले पनि त्यस्तो नजरमा चाहिँ हाम्रो भाषालाई नहेरौँ है हामी नेपाली इङ्ग्लिसहरू बोल्नु नजान्दाखेरि पो खिसी गर्नु खोज्छ है तर हामी आफ्नै नेपाली दाजु बहिनीले पनि नेपाली पढ्नु नजानेको है त्यो पनि देखिराकोछौँ है अङ्ग्रेजी पाठशालाहरूमा पढ्ने नानीहरूले आफ्नो नेपाली भाषालाई बोल्दाखेरि खिसी गर्ने खालको हामी धेरै चोटि धेरै ठाउँमा देखेर आएका हौँ है अनि नेपाली भाषा चाहिँ अहिले प्राथमिकता स्कुलमा पनि धेरै जति स्कुलमा नेपाली भाषालाई प्राथमिकता नदिएको पनि हामीले देखिरहेका छौँ सो यसमा चाहिँ हामीले घोर निन्दा जनाउनु पर्ने हुन्छ किनभने अहिले हालैमा पनि पश्चिम बङ्गाल सरकारले बेङ्गोली ल्याङ्ग्वेज चाहिँ सेकेन्ड ल्याङ्ग्वेज हुनु पर्छ भनेर आइरहेको छ तर त्यो नगरेर चाहिँ हाम्रो आफ्नै भाषालाई चाहिँ प्राथमिकता दिएर नेपाली भाषा नै सिक्नु पर्ने राम्रोसँगले बोल्नु सक्ने चाहिँ हामीले हेर्नु सकोस् भन्ने आशा राख्छौँ है अहिलेको समयमा नेपाली भाषा चाहिँ कस्तो भइरहेको छ भन्दाखेरि चाहिँ हामीले अरूकोबाट अप्नाएको जस्तो खालको चाहिँ हामीले फिल गरिरहेको छौँ अहिलेको जेनेरेसनमा नानीहरूले नेपाली भाषामा बोल्नु पनि मन पराउँदैन होइन नेपाली भाषामा बोल्दाखेरि इङ्ग्लिस नजान्दाखेरि नेपाली भाषामा बोल्दाखेरि कस्तो नेपाली इङ्ग्लिस पनि नजान्ने हो त नेपालीमा मात्रै बोल्दोरहेछ यो त महा अनपढ रहेछ भन्ने खालको सोच राखेको छ अहिलेको जेनेरेसनको नानीहरूले त्यो चाहिँ राख्नु नपर्ने हुन्छ नराख्नु पर्ने हुन्छ है अझै नेपाली नजान्दाखेरि नेपाली नेपाली भाषा लेख्नु नजान्दाखेरि पढ्नु नजान्दाखेरि चाहिँ अलिकति लाज हुनु पर्ने चाहिँ हामीले देखिरहेका छौँ तर अहिलेको समयमा नेपाली भाषालाई चाहिँ मेन प्राथमिकता दिएर अरू भाषालाई चाहिँ मतलब उयो गर्नु नगर्नु भनेको त होइन तर पनि प्राथमिकता चाहिँ नेपाली भाषामा नै हुनु पर्छ भन्ने हाम्रो माग पनि छ नेपाली भाषालाई अहिले हाम्रो समयमा प्राथमिकता नदेको हामी देखिरहेका छौँ तर सलाई चाहिँ हामी सबैजना मिलेर नेपाली भाषाको नेपाली जोगाउनु पर्ने हुन्छ नेपाली भाषा अहिले हट्दै गएको छ है कति ठाउँमा नेपाली बोल्दैन पनि अहिले हाम्रै दार्जिलिङ दार्जिलिङ कालेम्पोङको क्षेत्रमा पनि धेरैजना व्यक्तिहरू इङ्ग्लिसमा मात्रै बोल्ने देखिरहेका छौँ होइन अनि मेन आइसिएससी बोर्डहरूको नानीहरूले नेपाली पढ्नु जान्दैन पनि उनीहरूको स्कुलमा नेपाली भाषालाई प्राथमिकता नदिएर इङ्ग्लिस र बेङ्गोलीलाई दिइरहेको हामी देखिरहेको छौँ तर हरेकवटा पाठशाला पाठशालाले पनि नेपाली भाषालाई प्राथमिकता दिएर फर्स्ट ल्याङ्ग्वेज या सेकेन्ड ल्याङ्ग्वेज बनाउनु पर्ने भन्ने पनि हाम्रो माग छ अनि नेपाली भाषा हामी हामी अरु अङ्ग्रेजी भाषा भयो अरू भाषा सिक्नुको लागि त हामी कोर्सहरू लिन्छौँ होइन तर नेपाली भाषा त कसैले कोर्स लिएको हामीले अहिलेसम्म देखेको छैनौँ नि त यो सिक्नुको लागि पनि धेरै सजिलो छ बोल्नुको लागि पनि धेरै सजिलो छ होइन प्रपर चाहिएन सो नेपाली भाषा चाहिँ हाम्रो यसैकारण चाहिँ नेपाली भाषा हाम्रो राज्यमा चाहिँ अलिकति भिन्न देखिरहेका छौँ किन हामीले यो सिक्नु परेन कसैकोबाट सिक्नु परेन होइन हामीले पैसा तिरेर सिक्नु परेन त्यही भएर चाहिँ हामी नेपाली भाषालाई चाहिँ अलिकति भिन्न प्रकारले देखिरहेका छौँ अहिलेको समयमा